मलाई चाहिँ खाना चाहिँ एकदम समय दिएर नै पकाएको पकाउनु मन लाग्छ र मलाई एकदमै साह्रो परेको खाना पकाउनु एकदमै साह्रो परेको चाहिँ हाम्रो ट्रेडिसनल ढेँडो है कसरी पकाउँछ कसरी बनाउँछ भन्ने कुरो मैले त्यो बनाउँदाखेरि चाहिँ एकदमै मलाई साह्रो पर्यो र त्यसमा धेरैवटा कुराहरू हुँदोरहेछ है आँटा चामलहरू पकाएर यसरी पुरा ओडाल्नु पर्दोरहेछ होइन त्यो पकाउँदाखेरि चाहिँ मलाई अलिक समय लाग्यो भनौँ न अब मैले सधैँ समय लगाउनेभन्दा पनि बेसी समय लागेको थियो मलाई त्यही ट्रेडिसनल खाना ढेँडो पकाउँदाखेरि हो